हाम्रो क्षेत्रमा मानिसहरू यात्रा गर्न जाने ठाउँहरू हुन् दुर्पिन डेलो रेली मङ्गल धाम मङ्गल धाम चाहिँ मानिसहरू धार्मिक मानिसहरू जानु हुन्छन् तीर्थ यात्राका निम्ति र दुर्पिन चाहिँ दुर्पिनमा चाहिँ गुम्बाहरू छन् प्राकृतिक सौन्दर्य छ र डेलोमा चाहिँ मानिसहरू त्यसरी नै घुम्न घुम्न जानु हुन्छन् र रेलीमा चाहिँ खोला भएकोले गर्दा मानिसहरू खोला खेल्न पिकनिकहरू मनाउन जाने गर्दछन्